मैले घरमा है अलिकति टिनेजर्स हुँदै थुप्रै खालको पेन्सिल आर्टहरूदेखको ल्यानस्केपहरू है थुप्रै नेचर्सहरूलाई बनाएर राखेको छु र त्यो चित्रहरू मलाई एकदमै औधी मनपर्छ जत्ति हेरे पनि आफूले त्यो टाइममा आफ्नो सोच कस्तो थियो र कसरी बनाएँ जस्तो लाग्छ अहिले अब आफ्नो फ्री टाइम हुँदैन जसमा कि म पेन्सिल र पेन लिएर या मैले ब्रसहरू चलाएर मेरो त्यो समय नै हुँदैनन् र त्यो समय मैले त्यो जुन चाहिँ पेन्टिङहरू चित्रहरू बनिएको थियो त्यो चित्रहरूलाई मैले सुरक्षित राख्नुको लागि थुप्रै कुरा गर्नु पर्ने हुन्छ जसमा चाहिँ त्यसलाई लेमिनेसन गर्नुपर्ने हुन्छ है फ्रेमिङ गर्नु पर्ने कोडिङ गर्न सकिन्छ वेक्स आदि लगाएर लेमिनेसन गर्नुसँगै फ्रेमिङ त गर्नु एकदमै जरुरी छ फ्रेम लगायो भने साधारण चित्रहरू पनि एकदमै सुन्दर लाग्छन् फ्रेमिङ पनि सुन्दर बुट्टादार बनाएर है कलरहरू लगाएको त्यो एकदमै फ्रेमिङ गर्ने पनि आफ्नो आफ्नो तरिका हुन्छ है जसमा कि हामीले सिधा सिम्पल फ्रेम लगायो भने सिम्पल नै देख्छ नक्सा पनि र फ्रेमिङ पनि त्यस्तै सुन्दर तरिकाले अलिकति पैसा खर्च गरेर त्यो बनाउनु दियो भने फ्रेमले पनि सुन्दर देख्छ है चित्रहरू र जति सुन्दर देख्छ भित्तामा सजाउँदा त्यति नै आफ्नो मन पनि खुसी हुन्छ र त्यो हेर्दा पनि आहा कति राम्रो थिएछ त्यो समय र मैले कसरी बनाएँ होला है यो भन्ने कुरो मलाई पनि लाग्छ र चित्रहरू बनाउनु मात्रै होइन त्यसलाई सजावटसँगै राख्नु पनि है घरको कुनामा नफ्याँकेर त्यसलाई त्यसको सही मूल्याङ्कन चाहिँ भित्तामा झुन्डाएपछि मात्र हुन्छ जस्तो लाग्छ सुन्दर बनाएर